अँ भन्नुहोस् न अँ अँ भन्नुहोस्

हजुर

मेरो दोकानहरू छेउमै छ त्यहाँ आउनुहोस् न म बनाइदिन्छु हुन्छ डिस्काउन्ट अब ग्लासहरू हुन्छ नि त ग्लास हुन्छ एउटा रा कम्पनीको हुन्छ नि त ग्लास हैन त्यसको ग्लासको दाम हेरी हेरी हुन्छ डिस्काउन्ट पनि हुन्छ त्यो त भाइरसले होला हौ अँ भाइरसले होला नभए त त्यस्तो त हुनुहुने थिएन अँ अँ तपाईँको मोबाइल छोडी राख्नुहोस् त म बनाइदिन्छु राम्रो राम्ररी बनाइदिन्छु हैन तपाईँ दुई दिनबाद आउनुहुन्छ